मैले कुनै क्षेत्रीय बोलीहरू त सिकेको छुइनँ घरमा आमा र बोज्यू चाहिँ राई कुरामा बात मार्नु हुन्छ होइन कोही कोही बेला त्यति बेला चाहिँ मैले एक दुईवटा शब्दहरू चाहिँ टिपेको थिएँ प्रयोग त मैले गरेको छुइनँ अहिलेसम्म कसैसँग पनि अफिसियली चाहिँ तर अब यसरी ठट्टा ठट्टामा चाहिँ मैले साथीहरूसँग चाहिँ मेरो राई साथीहरूसँगै ठट्टा ठट्टामा हल्का चाहिँ जानी नजानी एक दुईवटा सेन्टेन्स चाहिँ बनाएर चाहिँ जिस्किन्थेँ त्यति चाहिँ हो अनि यो लिप भाषाको नेपाली भाषाको भाषिका भन्दाखेरि चाहिँ हामी चाहिँ कालिम्पोङको चाहिँ गोरूबथान भन्ने जग्गामा बस्छौँ होइन गाउँ एरिया हे त्यो चाहिँ एकदम भिलेज एरिया हो त्यहाँनिर चाहिँ मान्छेहरू एकदम साधारण बोलीमा साधारण नेपाली बोलीमा बात गर्छ होइन सिम्पल सिम्पल नेपालीमा बात गर्छ र जब म दार्जिलिङ गएको थिएँ त्यहाँको नेपालीहरू बात गरेको चाहिँ देख्दाखेरि चाहिँ मतलब एकदम डिफरेन्ट नेपालीमा उनीहरू बात गर्दो रहेछ जस्तै हामी जस्तै जुन चाहिँ वर्डहरू युज गर्छ होइन प्रयोग गर्छ त्यही वर्डलाई चाहिँ उनीहरूले एकदम मोडिफाई भनौँ न मोडिफाई गरेर मोर्डर्न बनाएर चाहिँ बात गर्दो रहेछ उनीहरू जस्तै अब हामी त एक्जाम्पल दिनु पर्दाखेरि चाहिँ के दिनु भन्दाखेरि चाहिँ हैत्तेरिका के सारो जिस्किएको भनेर भन्छौँ होइन तर त्यहाँको मान्छेहरू चाहिँ हैच भन्दै त्यसरी बात मार्दोरहेछ होइन त्यति चाहिँ हो